हेल्लो तपाईँ सुरज बोलेको हो म सोनु के तिम्रो साथी ए तिमीहरूको तिर नि घुम्ने ठाउँहरू कुन कुन छ हाम्रोतिर त त्यस्तो खासै राम्रो छैन अँ मेरो साथीहरू सबै अब फ्यामिलीहरू पिकनिकमा आउँछु भन्दैछ त अनि त त्यही कारणले चाहिँ पिकनिकको ठाउँहरू भनन जग्गाहरू कुन कुन राम्रो राम्रो छ अँ अरू अझै भनन कुन कुन छ राम्रो राम्रो अँ अँ आउँछु नि फ्यामिलीलाई लिइवरि हाम्रोतिर अँ आई लभ लङ्कापाडा छ त्यहाँनेरि पनि राम्रो राम्रो छ खेल्नेहरू नानीहरूलाई इन्जय हुन्छ भुटानको सिनहरू देख्छ अनि त दुम्सीखोला भन्ने छ त त्यहाँनेरि चाहिँ पानीहरू पा खोलाको छेउमै छ त त्यहाँनेरि चाहिँ राम्रो लाग्छ अब हुन्छ नि दाउराको लागिन् कसले कसले ग्यास लग्देन अनि त दाउरा दाउराहरू पनि पाउँछ हैन भाँडाकुँडा धुनुको लागिन् पनि हुन्छ हैन पानी त्यहीँ पानी त त्यहाँ हुइबस्छ अनि त के भन्छ गेस्ट हाउसमा चाहिँ तपाईँलाई त्यहाँ पनि पानी त एभेलेबल छ हैन सिर्फ दोकानहरू मात्रै टाढो छ त्यहाँनेरिबाट पनि भुटानको सिन राम्रो देख्छ भुटानको सिन त एकदमै राम्रो आउँछ हैन तपाईँलाई ए तिमीलाई बस्नुको लागि त्यहाँनेरि घरहरू पनि छ माक्रापाडामा पनि दामी छ मन्दिर छ त्यहाँनेरि चाहिँ मन्दिर पूजा गर्न आउँदा पनि हुन्छ तिमी त्यहाँ अनि त चिल्ड्रेन पार्क पनि छ हजुर हजुर अँ अँ अँ छ त अनि त ल अनि त फ्यामिलीहरूलाई लिइवरी आउने कि तिमी मात्रै ल ल हुन्छ बाई